हलो तपाईँ निश्चल गजमेरको प्यारेन्ट्स बोल्नुभएको हो ए म स्कुलबाट बोल्दै थिएँ कि अनि त तपाईँको नानीको आज छिटै छुट्टी भयो कि अनि त मैले गाडीमा पठाइदिएको थिएँ तपाईँ ल्याउनु आउनुहुन्छ भनेर नि अँ आजु छिटो छु होइन आज हाम्रो त्यो स्कुलको त्यो एउटा प्रोग्राम थियो कि अनि त त्यो भएर छिटै छुट्टी भयो नानीले हिजो बताएन त्यही त होइन हामीले डायरीमा पनि लेखिदिएको थियौँ कि भोलि चाहिँ हाफ मात्रै लाग्छ हाफ छुट्टी हुन्छ भनेको थिएँ त ए ल तपाईँको त्यो माथिबाट पिकअप गरेर लानुपर्छ हरे मैले यताबाट त हामीले गाडीमा हालेर पठाइदियौँ कि अनि त तपाईँले त्यो नानी लानुहोस् है किनभने तपाईँको नानी सानो छ फेरि अब चिन्दैन होला भनेर नि मैले कल गरेको नि अनि त सुन्नुहोस् न भोलि पनि छुट्टी छ हाम्रो कि अनि त पर्सि सन्डे भइहाल्यो एकैचोटि मन्डे मात्रै लाग्छ है नानीको अँ मन्डे मात्रै लाग्छ अनि मन्डे चाहिँ तपाईँले पठाउँदाखेरि स्पोर्टस् ड्रेसमै पठाउनुपर्छ है हजुर मन्डे चाहिँ स्कुलको ड्रेसमा होइन स्पोर्टस् ड्रेसमा पठाउनुपर्छ है तपाईँले अनि त त्यो जुत जुत्ता पनि त अनि त क्यान्भस लगाएर पठाउनु पऱ्यो नि फेरि नटी ब्वायमा होइन नि अँ मन्डे चाहिँ तपाईँले त्यसो गर्नुहोस् न नानीलाई ल अनि त अहिले चाहिँ छिटो गरेर आएर लगिहाल्नुहोस् है अनि त तपाईँको मुनिपट्टिको जुन चाहिँ रहेछ त्यो तपाईँकै नानीसँगै पढ्छ होइन के पो अरुण अरुण अँ अरुणको बाबालाई पनि भनिदिनुहोस् न ला त्यो नानीले पनि खबर गरेन क्या हौ मैले झन् प्यारेन्ट्सहरूलाई त्यत्रो भनेको भोलि चाहिँ हाफ मात्रै लाग्छ जसरी पनि ल्याउनु आउनुहोस् है भनेर खोइ त अनि त गार्जेनहरू त डायरी पनि हेर्दैन कि के हो अनि त डायरीहरू त यसो तपाईँहरूले चेक गर्नुपर्छ नि हौ होइन डायरीहरू त चेक गर्नुपर्छ अब स्कुलमा के कसो हुँदैछ कोहीबेला अचानक यस्तो हुन्छ हो अनि त डायरीहरू चाहिँ चेक गर्नुहोस् है ल हुन्छ म तपाईँलाई फोन गर्दै गर्छु नि